निर्वाचन जसलाई हामी चुनाउ भनेर चिनिन्छ र सबै जग्गा भोट भनेर अझै बेसी चिन्नुहुन्छ र यसमा धेरै अप्ठ्याराहरू छन् जस जसमा हामीले भोग्नुपर्ने हुन्छन् यसमा धेरै चिजहरू छन् जसमा भोटमा चाहिँ के गर्नुपर्छ भने एउटा चुनाउ हुँदैछ भने चाहिँ के गर्नुपर्छ भने त्यहाँनिर धेरैवटा चिज हुन्छ जसमा कि हामी जो पनि उठ्नुभएको हुन्छ है भोटमा उठ्नुभएको हुन्छ त्यसले उहाँले चाहिँ एकदमै भोट दानको लागि चाहिँ उहाँहरू घरघर गएर भोट माग्ने गर्नुपर्छ र धेरै अप्ठ्यारोहरू जग्गाहरू गएर माग्नुपर्नेछ एउटा घर नछोडी घरघर दैलोदैलो सबै मान्छेलाई भेटिकन एकदम आफ्नो आर्थिक विषय आफ्नो के गर्नुपर्ने के कसो हो र पछि आउने समयमा के चाहिँ सुधार गर्न सक्नुहुन्छ त्यो विषयमा उहाँले एउटा बिन्ती प्रकट गर्नुहुनेछ र यसमा धेरै अप्ठ्याराहरू छन् जसमा चाहिँ मान्छेहरू अलिकति अर्कोपट्टि लागेको हुन्छन् जसमा किनकि चुनाउ भन्दाखेरि एकजना मान्छे मात्रै होइन थुप्रो मान्छे उठेको हुन्छन् त्यस त्यसले गर्दाखेरि धेरैवटा जग्गामा आफ्नो आफ्नो मान्छे राखेको हुन्छ र अब कुनै घरले कसैलाई भोट हाल्लान र कुनैले कसैलाई त्यसमा चाहिँ अब आफूले गएर चाहिँ बिन्ती प्रकट गर्ने चाहिँ आफ्नो एउटा कर्तव्य हो जसमा चाहिँ आफू जानैपर्छ र यसमा चाहिँ जुन चाहिँ यो चुनाउ हुन्छ र यो चुनाउ चाहिँ एकदमै सरल भएर एकदमै राम्रो बनेर एउटा राम्रो व्यक्तिगत रूपमा मान्छेले गएर भोट माग्नुपर्नेछ हुनेछ र यसमा चाहिँ हरेक घर एउटा घर पनि नछोडिकन हरेक घर गएर जे जसो हुन्छ र भोट माग्नुपर्ने माग्नुपर्ने हुनेछ र सरल भावले आफ्नो के इच्छा छ के गाउँसमाजमा के डेभलप गर्नुछ के विकास गर्नुछ त्यो विषयमा चाहिँ उहाँले एकदम उहाँलाई विश्वास दिलाउने एउटा क्षमता राखेर उहाँले भोट माग्नुपर्ने हुनेछ र यही अप्ठ्याराहरू एकदम उहाँले सहेर एकदम कोसिस गरेर उहाँले जित्ने एउटा हाम्रो लक्ष्य बनाउनुपर्छ